आजकालको नानी त खेतीपाती गर्नु जान्दैन हो अन्त अब पैसा दिएर अर्कोसित हजिरा लगाएर आफ्नो खेतीबारी गर्नुपर्छ आफ्नो खेतीमा यो अथी सब्जी लगाउनुपर्छ धान गहुँ सबै मकै लगाउनुपर्छ हो अन्त अपनो खेतीकै राम्रो हुन्छ मल हुन्छ अरू अन्त यो किनेको खायो भने सबै दबाईसबाई सबै छिटेको हुन्छ हो आजकाल नानी कहाँ मान्छ खेती गर्नु अर्कोसित हजिरा लगाएर गर्नुपर्छ अन्त यो सब्जी आफ्नो बारीमा राम्रो राम्रो फल्छ अन्त खानुपर्छ हो अन्त कहाँ यति यति महँगो किनेर खानु हो अपनो घर ढोका अथी खेतीमै लगायो भने अलि सस्तो पनि हुन्छ राम्रो पनि हुन्छ